अब हाम्रो जीवनकालमा त पहिला पहिला त अब एकदम उयो थियो है उ यस्तो पहिला निस्केको पनि थिएन मोबाइलहरू पनि थिएन केही थिएन है र पनि मान्छेले चिट्ठीको आधारमा अब चिट्ठी पठाउँथे है अब मान्छे कहाँ हुन्छ चिट्ठी पठाउन अब कोही मान्छे मर्यो भनेदेखि त्यही घरमै पुग्नुपर्ने कोही मान्छे मर्यो कोही मान्छे केही भयो भने घरै पुग्नुपर्ने बोलाउनु जानु हो कत्ति अब त्यस्तो खालके थियो है पहिलाको जमाना अब हाम्रो त्यो जमाना थियो पहिला है अन्तखेरि अहिले त आम्ममामा अहिले त कस्तो राम्रो भएर आयो यो मोबाइलले गर्दा कत्ति राम्रो है अन्त फोनमा कन्ट्याक्ट भइहाल्छ भिडियो कल पनि हुन्छ जोसँग बोल्छु भने पनि भइहाल्छ है अन्त वाट्सएपमा बात गर्छु भनेर पनि अब टक टक बात एकैछिन एडभान्स हुन्छ यो चाहिँ एकदम भइहाल्छ सजिलो चाहिँ पुरा सजिलो भएको छ है यो मोबाइलले गर्दा यो अहिले यहाँ जोडिनुको पनि अब कति राम्रो भयो जोडिनु पनि पायौँ हामी है यसरी गर्नुपायौँ यसमा पनि खुसी लागेको छ है अनि राम्रो पनि छ तर अब कतिवटा कुरा चाहिँ नराम्रो पनि हुन्छ के अरे अब कस्तो कस्तो उयोहरू ह्याकहरू गरिदिएको हुन्छ पैसाहरू रुपियाँहरू है त्यो होइन अब त्यो त्यसरी लगेको पनि हुन्छ पैसाहरू मोबाइलमा उयो गरेर ह्याक गरेर त्यो पनि अब एउटा नराम्रै हो कोही बेला कसैले कोहीले केटीहरूलाई उयो के के नराम्रो नराम्रो कुराहरू लेखेर पठाउँछ के गर्छ हो त्यस्तो पनि अब त्यो नराम्रो पनि छ हो कोही बेला कोही मान्छे कहाँ जाँदैगरेको हुन्छ है मोबाइलले अब फोन गरेर के अरे बोलाउँछ हो अन्त कहाँ जाँदैगरेको हुन्छ नगई पनि हुँदैन त्यो ठाउँमा हो अन्त फेरि यता पनि अब बोलाइरहेको छ अब त्यस्तो पनि छ अब कतिवटा हो नराम्रो भनौँ भने नराम्रो पनि छ अब हो तर धेरै चाहिँ राम्रो छ अब है अहिलेको नानीहरूले पनि धेरै एडभान्स भयो अब कम्प्युटरहरू पनि निस्कियो पुरा सिक सिक्छ नानीहरूले नानीहरू नै एडभान्स भएको छ अब यसमा त अब अहिलेको नानीहरूलाई त राम्रो भयो हो धेरै चाहिँ राम्रो छ अब नराम्रो चाहिँ कम्ती नै छ भन्नुपर्यो है मलाई चाहिँ त्यस्तो लाग्यो